आध अहिलेको आधुनिक युगमा हाम्रो सूचनामा जुन चाहिँ एउटा पहुँच र प्रयोग गर्ने तरिकामा परिवर्तन भएको छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला हामीले हाम्रो घरमा कुनै शुभ अशुभ खबरहरू केही भयो कार्य भयो भने हामीले कसै मान्छेलाई हामीलाई पठाउनुपर्ने थियो हामीले सूचना कसैलाई कसैलाई चिट्ठी लेखेर हामीले डाकमा हालिपठाउनु पर्ने हुन्थ्यो है त्यो कति दिनमा पुग्थ्यो कहिले पाउनुहुन्थ्यो र कहिले खबर पाएर कहिले आउने त्यो टुङ्गो हुन्थेन तर अहिलेको जुन हाम्रो अहिलेको आधुनिक युगमा चाहिँ हाम्रोमा अहिले इमेल छ है ह्वाट्सएप छ जसको कारण चाहिँ इमेलमा हामीले अहिले हामीले कुन म्यासेजहरू केही गर्नु छ भने हामी तुरुन्तै ती व्यक्तिकोमा पुग्नु सक्छ र अहिले हाम्रो भएको केही घटना राम्रो घटना नराम्रो घटना शुभ खबर अशुभ खबर हामीले हाम्रोमा भएको समयमा उति नै बेला हामीले विशेष व्यक्तिकहाँ हामीले पुऱ्याउन सक्छौँ र पहिला जति पनि हाम्रो हाम्रोमा बेयाङ्किङ सिस्टम ब्याङ्कहरूमा हामीले पैसाहरूको लेनदेन गर्दाखेरि उति बेला हाम्रोमा सबै पासबुकमा लेखिन्थ्यो डटपेन कलमले कलमले लेखेर गरिने गर्थ्यो है त्यसलाई समय लाग्थ्यो प्रत्येक दिन त्यति धेरै ग्राहकहरूको लाई सेवा दिनु उहाँहरूलाई एकदमै गाह्रो पर्थ्यो भनेदेखि अहिले चाहिँ अहिलेको युगमा चाहिँ के भएको छ भन्दाखेरि आज हामीले पैसा हामीले जम्मा गरेर आयौँ ब्याङ्कमा भने त्यो ज् हामीले त्यही दिन पासबुक लगेर त्यहाँनिर हामीले लेखाइहाल्नु पर्ने परिस्थितिमा हामी छनौँ हामीले त्यो जम्मा गरेको पैसा हामीले जममा गरिसकेर दुई महिना तिन महिना होस् या छ महिनापश्चात् गएर हामीले त्यहाँनिर मेसिनमा लगाएर हामीले अपडेट गर्न सक्छौँ जसमा चाहिँ हाम्रो रेकर्डहरू त्यहाँनिर राखिएको हुन्छ र त्यो रेकर्ड हाम्रो ब्याङ्क खातामा आउने गर्दछ